हुन त पाहाडमा कुनै पनि जग्गामा खुला जग्गामा कसैलै पनि दिसा पिसाब गर्दैनन् र हाम्रो गाउँमा पनि खुला जग्गामा कसैले पनि दिसा पिसाब गर्दैनथे सबैको आफ्नो आफ्नो टोइलेटहरू बाथरूमहरू थियो है वासरूमहरू थियो अनि मान्छेले त्यही प्रयोग गर्थे र सुलभ सौचालयहरू पनि जग्गा जग्गामा थियो है छ पनि र मानिसहरू त्यहाँ गएर दिसा पिसाबहरू गर्छन् र खुल्लामा कसैले पनि दिसा पिसाबहरू चाहिँ गर्दैनन् विशेष गरेर यी पाहाडी क्षेत्र दार्जिलिङ खरसाङ र कालिम्पोङमा